हाम्रो गउँमा मानिसहरूले आफ्नो बच्चाहरूलाई पोलियोबाट जोगाउनको लागि पोलियो खान्छन् लाइक एनजिओ के के सानो सानो के भन्नु त्यो लाइक कमुनिटी कम्युनिटीजस्तो छ समाजहरूजस्तो छ जहाँबाट चाहिँ अब पोलियोहरू खिलाउँछ नानीहरूलाई इन्जेक्सन लगाउँछ त्यस्तो नहोस् भनेर बिमारी नहोस् भनेर पाँ पाँच वर्षमा चाहिँ त्यस्तो गरेर तै त्यस्तो गाउँमा मानिसहरूले त्यस्तो पोलियोहरू खिलाउँछ इन्जेक्सनहरू लगाउँछ अनि पोलियोबाट चाहिँ जोगाउँछ पोलियोको आई मिन दबाई पोलियो होइन पोलियोको दबाई हुन्छ एउटा लिक्विडजस्तो पाँच वर्षसम्मको लागि त्यहाँदेखि पाँच त्यो पाँच वर्ष दस वर्षमा लाउँछ इन्जेक्सन त्यहाँदेखि पन्ध्रमा त्यस्तो त्यस्तो गर्छ